मेरो बाल्यकाल चाहिँ टोनबारीमा बित्यो मै म चाहिँ बाल्यकालमा टोनबारी प्राइमेरी स्कुलमा पढ्थेँ मेरो साथीहरू सरस्वती गौरीहरू थियो उनीहरूसँग हामी खेल्थ्यौँ स्कुल जान्थ्यौँ खोला खोल खोलातिर जान्थ्यौँ माछाहरू मार्थ्यौँ कोही बेला कोही बेला साथीहरूसँग दाउरा खोज्न पनि जान्थ्यौँ त्यहाँबाट भाँडाकुटी खेल्थ्यौँ त्यहाँबाट साडी लगाएर नाचेर हामी पुरा गीतहरू गाएर उयो गरेर खेल्थ्यौँ त्यहाँबाट कोही बेला हामी बजार जान्थ्यौँ साथी साथी सबै मिलेर त्यहाँबाट कोही बेला कब्बडीहरू खेल्थ्यौँ फुटबल पनि खेल्थ्यौँ हामी सानोमा सानो हुँदा त्यहाँबाट बिहान उठेर फेरि साथी साथी मिलेर हामी पानीहरू बोक्नु जान्थ्यौँ धारामा त्यहाँबाट हातखुट्टा मुखहरू धोएर बिहान पढौँ पढ्नु बस्थ्यौँ त्यहाँबाट हाम्रो स्कुल चाहिँ दस बजी लाग्थ्यो दस बजीबाट हामी स्कुल घरबाट स्कुल जान्थ्यौँ त्यहाँबाट स्कुल हाम्रो चाहिँ दस बजी स्कुल लागेर चाहिँ दुई बजी स्कुल छुट्टी हुन्थ्यो हामी स्कुलबाट आउँदा पनि साथी साथी खेल्दै आउँथ्यौँ हाम्रो बाल्यकाल चाहिँ एकदम रमाइलोसँग बितेको बितेको थियो हामी कोही बेला साथी साथी पिक्निक पनि खेल्थ्यौँ खोलामा गएर खाना पकाएर खाने गर्थ्यौँ त्यहाँबाट कोही बेला आफै हामी माछाहरू पनि मार्थ्यौँ खोलामा गएर माछाहरू मारेर हामी मिलेर सबैजना मिलेर चामल घरबाट चामल सब्जीहरू उठाएर त्यहाँबाट मर मसलाहरू तेलहरू लगेर पिक्निक खेलेर हामी साह्रै रमाइलो गर्थ्यौँ घरमा खोलामा गएर पिक्निकहरू खोल्थ्यौँ साडीहरू लगाएर नाच्थ्यौँ हामी हाम्रो बाल्यकाल चाहिँ साह्रै एकदम साह्रै रमाइलोसँग बितेको त्यो त्यो दिन म कहिले पनि बिर्सनु सक्दिनँ मेरो साथीहरू थुप्रो थियो सरस्वती गौरी कमला भन्ने साथीहरू थियो उनीहरू अहिले सायद कताकता विवाह भएर पुग्यो होला म चाहिँ यहाँ मेरो घर चाहिँ टोनबारी थियो म चाहिँ अहिले यहाँ विवाह भएर मङमायामा आएको छु अहिले चाहिँ म चाहिँ मङमाया विवाह भएर आएको छु